अविनाश ठिकै छस् अँ अनि स्कुलहरू कस्तो चल्दैछ

अनि समरको छुट्टी कहिँले हुन्छ तिमीहरूको ए अस्ति मैले हामी दुईजना त्यो स्वेट सर्ट किन्ने भन्दै थियो नि त्यो मैले किनेको थिएँ कि धुँदा रङै उत्रिँदो रहेछ त्यो राम्रै छैन रहेछ अर्कै अर्कै किन्न त म पनि यो हाउडे रहेछ नि त कि यो मन परेन मलाई

आएर तँ आफै हेर् न कस्तो हुन्छ कस्तो लाग्छ भनेर ल म राखेको अब राम्ररी बस्